हेलो मैले त्यहाँ रुम बुक गरेको थिएँ नि अस्ति गायत्री शर्मा अनि त्यहाँनिर त्यहाँनिर के के पाइन्छ हौ खानाहरू चाहिँ कस्तो के के पाइन्छ सबै पाइन्छ भातहरू पनि पाइन्छ भातहरू पनि पाइन्छ छुर्पीहरू छुर्पीहरू ए

होइन अब फास्ट फुड फास्ट फुड त बिहान बेलुका खाने हो दिउँसो त अब भातै राम्रो लाग्छ म त भातै खान्छु हो खसीको मासु र अँ भात र खसीको मासु एक प्लेट भात र खसीको मासु एक प्लेटलाई चाहिँ कति ए अनि ताइपो पनि छ ताइपो चाहिँ कसरी कसरी बनाउँछ सुनेको मात्रै छु ताइपो चाहिँ कसरी बनाउँछ ए हुन्छ हुन्छ हुन्छ म आउनुभन्दा अगाडि तपाईँलाई कल गरेर आउँछु नि हुन्छ हुन्छ